हजुर स्टुडेन्ट लाइफमा हामीले योगा कक्षामा कतिवटा योगहरू गर्ने गर्थ्यौँ स्कुलमा चाहिँ योगा इन्स्ट्रक्टरको अगाडि योगासन गर्दाखेरि चाहिँ साथीहरूसँग मजा पनि आउँथ्यो राम्रो प्रकारले गर्थ्यौँ तर घरमा आफूले एक्लैले योगा गर्दाखेरि चाहिँ कतिवटा भुलहरू हुन्थ्यो कतिवटा फेरि क्लासमा सिकाएको योगहरू प्रपर तरिकाले गर्न सक्थेनौँ त्यसले गर्दाखेरि चाहिँ क्लासमा नै योगा इन्स्ट्रक्टरले गराएको नै राम्रो लाग्यो हौ त्यसमा चाहिँ कतिवटा धेरै किसिमको योगासनहरू उहाँले सिकाउने गर्नु हुन्थ्यो त्यसले गर्दा योगा इन्स्ट्रक्टरको अगाडि नै योग सिकेको चाहिँ मलाई एकदम राम्रो लाग्यो